पश्चिम बङ्गालमा मानिसहरूले आफ्नो संस्कृतिक सम्पदा धेरै रमाइलो तरिकाले मनाउँछ हाम्रो मुख्य चाँड हो दसैँ दसैँमा हाम्रो सबै ठुलाहरूबाट आशीर्वाद लिन्छौँ र टीकाहरू लगाउँछौँ घरको जति पनि बुजुर्गहरू हुनुहुन्छ सबैबाट आशीर्वाद लिन्छौँ र हाम्रो जति पनि सन्तान चिनाजानाहरू हुन्छ ती सबैको घरमा गएर हामी टीका लगाएर आशीर्वाद थाप्छौँ दसैँमा नौ दिनको दुर्गा पूजा हुन्छ र दसैँ चाँहि दशमीमा मानिन्छ यसरी नै दसैँको बादमा दीपावली आउँछ र त्यत्तिबेला हामी लक्ष्मी माताको पूजा गर्छौँ र घरहरू सफा गर्छौँ अनि दियो बत्ती र सयपत्री फुलले घर सजाउँछौँ औँसीको रातमा सबै केटीहरू भैलो खेल्छन् र भोलिपल्ट हाम्रो दाजु भाइहरू देउसी खेल्छन् अनि तेस्रो दिनमा भाइटीका मनाइन्छ जब दिदी बहिनीले आफ्नो माइतीलाई पुज्छ र यसरी नै हाम्रो नेपालीहरूले यो चाँडहरू मनाउँछ